हेलो दाजु तपाईँ जोमेटोबाट बोल्नु भएको हो ए सुन्नुहोस् न मैले अघि दुई प्लेट मोमो र दुई प्लेट चिकन चौमिन अर्डर गरेको थिएँ अन्त यहाँनिर भन्दैथ्यो आधा घन्टामै आइहाल्छ भनेर तर यहाँनिर एक घन्टा हुनु आँटिसक्यो म पर्खेको पर्खेकै छु मेरो साथीहरू पनि आइरहेको छ र किन ढिलो भएको होला केही जान्न सक्छु